महिलाहरूको मासिक धर्म सम्बन्धी कुरा गर्दछु म महिलाहरूलाई चाहिँ उहिलेदेखि संस्कार दिन्थे कि यो मासिक हुँदाखेरि चाहिँ त्यो खानाहरू चुला नछोइदिनु पानी नछोइदिनु ठुलाबडा जनै लगाएको मान्छेले खाना खानेहरू जनै उयो गर्नेहरूलाई नछोइदिनु भाँडा नछोइदिनु झर्काको थाल बटुका धुनु दिँदैन थिए गाईको दुध खान दिँदैन थिए हामी बसेको ठाउँमा अरू महिलाहरू बसेको ठाउँमा अरूलाई गएर बस्न दिँदैन थिए शुद्ध भएको दिन उसलाई नुवाईधुवाई गरेर सबै लिपलाप गर्नु पर्थ्यो लिप्ने घर हुँदाखेरि सबै शुद्ध हुँदा नहुँदा आफू ओछ्याएको ओडेको लुगाहरू पनि सबै धुनु पर्थ्यो त्यस्तो गर्थे त्यति बेला अब अहिले त त्यस्तो त्यस्तो बिना छ जस्तो पनि लाग्दैन र पनि छ मान्छेहरूले पालन गरिरहेको छ अहिले त त्यो धर्म धर्म नै हो यो पनि भन्ने संस्कार बसाउँथे बाबाआमाहरूले उहिलेदेखि भन्नुहुन्थ्यो अब हामीलाई त अब के थाहा